मैले चाहिँ अस्तिको दिन चाहिँ एउटा फेस क्रिम किनेको थिएँ त्यो फेस क्रिम चाहिँ अब विन्टर लाग्यो जाडो महिना लाग्यो अनुहार पनि सुक्खा भयो मलाई एउटा फेस क्रिम दिनुहोस् न भनेर क्रिम किनेको थिएँ त्यहाँ दोकानमा त्यो बेच्ने केटीहरूले मेरो अनुहारको छालाहरू हेरेर तपाईँलाई त यो राम्रो हुन्छ अहिले मोइस्चराइजर पनि यसमा बेसी छ भनेर दिएको त्यो तर त्यो क्रिम चाहिँ एकदमै नराम्रो रहेछ मलाई त मनपरेन घरमा आएर लगाएकोदेखि त भोलिपल्ट त अनुहार त झन् फुस्रोफुस्रो भयो यस्तो कोट्याउँदाखेरि त अनुहार त दुबे निस्किएको जस्तो सेतो सेतो सेतो हुँदै जान्छ सेतो पनि त्यो सबैतिर सेतो भइदिएको भए त हुन्थ्यो नि खुसी गोरी भएँ म त राम्री भनेर खुसी हुन्थ्ये नि त तर त्यो एक ठाउँ लु अब थोप्ला थोप्लामा सेतो भएँ तर फुर फुर फुर फुर फुर उकिएर अब त्यो पाप्रैपाप्रा पो उक्किन्छ एकदमै नराम्रो सेन्ट पनि नराम्रो आउनु थाल्यो मन नै परेन मलाई त त्यो क्रिम त त्योभन्दा राम्रो त बरु म भ्यासलिनहरू लगायो भने राम्रो हुन्थ्यो होला जस्तो लाग्यो मलाई त अब विन्टरमा अनुहारहरू फुटेको हुन्छ भनेर चाहिँ राम्रो किने छु भनेर त एकदम म एउटा स्मु कस्मिटिक दोकानभित्र गएर एकदम उनीहरूलाई चेकअप एकदम देखाइओरि नै किनेको तर एकदमै नराम्रो रहेछ त्यो क्रिम त त्यो क्रिम लाएर त्यस्तो फुरफुर भयो त्यहाबाट भोलिपल्टदेखि त चिलाउनु पनि त्यहाँ एलर्जी भएर रात्तै भएर त डाम्रा डाम्रा डाम्रा डाम्रा निस्क्यो अनुहारमा अनुहारमा भएन त त्यो मैले हातले यसो क्रिम लाइसकेको हात यसो खुट्टातिर यसो फिलाहरूतिर दलेको त्यो त फिलाभरि पनि ड्याम ड्याम भरे मलाई त रियक्सन भएछ राम्रै भएन त्यो क्रिम त हत्तपत्त त्यसरी क्रिम उनीहरूले भनेको हिसाबमा चाहिँ किन्नु हुँदैन रहेछ जुन आफूले लगाइन्छ त्यही क्रिम लगायो भने चाहिँ बरु राम्रो हुँदा रहेछ त्यहाँबाट म त डक्टरकोमा गएँ छालाको राम्रो डक्टरकोमा त्यहाँबाट भन्यो तपाईँले के लगाउनु भएको थियो भनेर अन्त मैले देखाइदिएँ मैले सबै बोकेर आएको थिएँ किनभने हामीले चाहिँ सबै ढाँट्यो भने डक्टरहरूलाई त आफ्नो बिमार ढाँट्नु हुँदैन भन्ने त मैले सानैदेखि सुनेको थिए र मैले डक्टरलाई सोझै जे छ त्यही भनेँ तपाईँले यस्तो क्रिमहरू नलगाउनुहोस् तपाईँको छाला एकदमै नाजुक रहेछ सेन्सेटिभ रहेछ तपाईँले चाहिँ बरु नरियलको तेल मात्रै लगाउनुहोस् कम्तीकम्ती बेलका राम्रो हुन्छ भनेर डक्टरले दबाई पनि लेखिदिनु मानेनन् नडराउनुहोस् पानी धेर पिउनुहोस् तपाईँलाई एलर्जी भएछ रियाक्सन भएछ भनेर एउटा मात्रै दबाई दिनुभयो त्यो चाहिँ तपाईँले खानुहोस् किनेर भनेर लेखिदिनुभयो त्यो क्रिमले गर्दा चाहिँ मैले धेरै नै नोक्सान भयो डक्टरकोमा त मेरो दस हजार जस्तो खर्च भयो क्रिम किनेको पैसा त उतै जाओस् त्यसै गर्दाखेरि चाहिँ अबदेखि चाहिँ म त्यसरी कसैको भरमा त पर्दिनँ त्यो क्रिम चाहिँ एकदमै खराब क्वालिटीको रहेछ त्यसको चाहिँ गन्ध पनि नराम्रो भरे त त्यो त मलाई लाग्दैछ त्यो त डेटहरू सकिसकेको थियो तारिख डेट एक्सपायर भएकोहरू जस्तो लाग्यो त्यो चाहिँ उनीहरूले बिक्री गराउनुको लागि चाहिँ मलाई एकदम राम्रोसँगले टेस्ट गरेर मसाजहरू गरेर देखाइदिएको रहेछ अबदेखि चाहिँ म त्यो दोकानबाट चाहिँ कहिले पनि किन्दिनँ र अबदेखि चाहिँ तपाईँहरू पनि सबैले आफ्नो उनीहरूले प मक्खै परायो भनेर चाहिँ आफ्नो छालाको चाहिँ उनीहरूलाई जिम्मा नदिनुहोस् आफूले जुन क्रिम लगाउनु हुँदैछ राम्रो छ त्यही क्रिम नै लगाउनु त्यो फेस क्रिम चाहिँ एकदमै मलाई मनपरेन ट्याक्कै मनपरेन राम्रो लागेन त्यसले गर्दा मलाई एकदमै धेरै दुःखहरू झेल्नुपऱ्यो त्यही भएर अब म बजारको त्यहानेरिको दार्जिलिङ बजारको माथि गान्धी रोडको भित्तापट्टि जहाँनेरि चौरस्ता जाने बाटो छ त्यसको छेउमा एउटा कस्मेटिक दोकान छ त्यहाँनेरि राम्री राम्री केटीहरू बसेको हुन्छ होला त नि यस्तो राम्रो दोकानको बनावट सजावट छ यहाँ त राम्रो नै सामान लाग्छ भनेर मलाई मेरो छोरीले भन्दैथ्यो आमा त्यहाँ किन्नुहोस् त्यहाँ राम्रो पाउँछ भनेर म त त्यति साह्रो राम्रो याद थिएन यहाँनेरि म त बाहिर स्कुल पढाउनु गएको थिएँ अन्त त्यही भएर थाहा भएन अब यतै गराउँछु यता त पुरा दार्जिलिङ चाहिँ एउटा अब एकदम फेसेनेबल जग्गा हो राम्री भएरै हिँड्नुपर्छ भनेर सोच त्यसै पनि अब आफ्नो छालाको त स्याहारसुसार गर्नै पऱ्यो राम्री भएर हिँड्छु भनेर चाहिँ मैले त्यहाँ क्रिम किनेको थिएँ त्यसले गर्दा त झन् म चाहिँ नराम्री भएँ है त्यसैले गर्दा त्यहाँ नहेरी चाहिँ नकिन्नुहोस् आफ्नो छालाको चाहिँ जिम्मेवारी अरूलाई नदिनुहोस् भन्ने सुझाउ गर्दछु मलाई चाहिँ त्यो क्रिम एकदमै राम्रो लागेन मनपरेन